हेलो हेलो ए हजुर हजुर हो त ला हौ के भयो होला त्यस्तो ए होइन होइन दिदी त्यसरी रिस नरिसाउनुस् न त्यो होइन अब यहाँनिर अहिले दोकानमा अलिक भिड छ हो अन्त फेरि यहाँ अलिक एकैछिन भएपनि मासु त्यो एकै छिन् भएपनि रेफ्रिजिरेटरमा राख्नै पर्छ र त्यो मासु बिग्रिन्छ होला भनेर डरले हामीले राख्छौँ तपाईँलाई साह्रै अब त्यो भक्कु मासुमा पुरानो मासु परेछ होला हो अलिकती बुझिदिनुहोस् न अबदेखिको त्यस्तो हुँदैन गल्ती हो हजुर हजुर होइन त्यस्तो त त्यस्तो भइरहने त होइन अब अहिले चाहिँ खै अब म पनि थिइन त्यहाँनिर मेरो काम गर्ने थियो केटा त्यसलो सायदै के भएर गल्तीले पुरानो मासु परिपठाएछ तपाईँकोमा हो त्यही भएर अलिकति नरिसाइदिनुहोस् होइन गल्ती भइहाल्छ के गर्नु अब तपईँको ए हुन्छ हुन्छ त्यस्तो होइन अब तपईँको त्यो मासु एक काम गर्नुहोस् न अन्त म पठाउनुहोस् यहाँनिर म फर्काइदिन्छु नि तपाईँको मासु त्यो मासु तपाईँले फ्याँकिदिनुहोस् म अर्को पठाइदिन्छु नि तपईँलाई हुन्छ है त्यसो गर्दाखेरि होइन होइन मैले पनि त्यस्तो होइन अब गल्ती भइगयो त्यही भएर त्यो गल्तीलाई सुधार्नुको लागि मात्र हो नि म पनि अलिकति ए हुन्छ